प्रणय भाइ अस्ति मैले तपाईँलाई त्यो क्याफे अर्डर गरिदिनु भनिदिनु होस् न भनेर भनेको थिएँ नि सदीप भाइलाई उता कन्यामहरू घुम्नु जानु भनेर हजुर त्यो चाहिँ अहिले हाम्रो प्लान अलिक चेन्ज भएको छ कि अलिक प्रब्लम भएकोले गर्दाखेरि अहिले म जानु सक्दिनँ अन्त यहाँनेर साह्रै मिलेन पनि हामी सबैजना अन्त अलिक पछाडि जाऊँ भनेको यो प्रोग्राम चाहिँ पछाडि गरौँ भनेको र मैले एडभान्समा पैसा पनि दिएको थिएँ पच्चिस सय रुप्पे मलाई अहिले चाहिँ त्यो रिटर्न गरिदिनु होस् भन्नु होस् न ल जिपे गरिदिनु होस् भन्नु होस् कि म पछि मिलाउँछु नि तपाईँलाई ल